को बोल्नु भएको होला

हजुर ए हाम्रोमा चारवटा ब्रान्डको चाहिँ अहिले सुज छ एउटा छ एडिडासको छ एबिबासको छ पुमाको छ फिलाको छ तपाईँलाई चाहिँ कुन चाहिँ ब्रान्डको चाहिएको एडिडासको तपाईँलाई हजुर भन्नुहोस् न कुन चाहिँ कुन चाहिँ कलर हजुर यही नम्बरमा पठाउनु हो कुन चाहिँ कुन चाहिँ साइज हुन्छ तपाईँलाई थर्टी फोर हुन्छ पठाइदिँदैछु हुन्छ मैले सेन्ड गरिदिएको छु हेर्नुहोस् त उम् हजुर हजुर थर्टी फोरमा छ अँ हाम्रोमा अनलाइन डेलिभर एकदमै अभाइलेबल छ तपाईँले एड्रेस पनि सेन्ड गरिदिनुहोस् न वाट्सएपमा एड्रेस सेन्ड गरिदिनुहोस् अनि तपाईँलाई अन्त पेमेन्ट पनि अनलाइन नै हुन्छ हाम्रो क्यास अन डेलिभरी चाहिँ हुँदैन उम् हाम्रो अनलाइन पेमेन्ट हुन्छ हो र हामी होम डेलिभरी नै गरिदिन्छौँ डेलिभरको चार्ज लाग्दैन हाम्रो पनि एकदम जुत्ताको प्राइस चाहिँ तपाईँले एकदम फिक्स प्राइस दिनुपर्छ हाम्रो चाहिँ फिक्स प्राइसहरू मात्रै छ यो एडिडासको ब्ल्याक कलरको सुज चाहिँ तपाईँको बाह्र सौ पर्छ यो त हाम्रो डिस्काउन्ट हुँदैन यो त फिक्स प्राइस हो होइन अन्त हाम्रो यो सपमा चाहिँ फिक्स प्राइसमा मात्रै बेच्छ डिस्काउन्टहरू चाहिँ हुँदैन त्यही ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट त पाउँदैन नि भाइ सुन न अब हामीले ल्याएको प्राइस नै हामीले वन फिफ्टी एघार सय पचासहरू पर्छ फिफ्टी त हामीले एकदम गाडी भाडाको चार्जहरू राखेको हो पाउँदैन नि भाइ त्यसरी त ट्वेन्टी पर्सेन्ट त हुँदैन नि भाइ पर्खिनुहोस् ल म एकछिन ओनरलाई सोध्छु उम् टेन पर्सेन्ट चाहिँ डिस्काउन्ट गरिदिनुहुन्छ अरे होइन तपाईँको जम्मा एघार सय हुन्छ तपाईँ के भन्छ गुगल पे गर्नुहुन्छ ए हुन्छ गरिदिनुहोस् न यही यही नम्बरमा गरिदिनुहोस् न क्यास अन डेलिभरी तपाईँको एड्रेस तपाईँको एड्रेस पनि मलाई सेन्ड गरिदिनुहोस् ल उम् हुन्छ यो डेलिभर चाहिँ सात दिनभित्रमा हुन्छ तपाईँको अँ हजुर नजिकै छ भने छिट्टो हुन्छ हो र टाढो अलिक टाढो छ भने चाहिँ सेभेन डेज अँ ड्यामेजहरू भएको छ भने रिटर्न गर्दा हुन्छ हाम्रो थ्री डेज मात्रै हुन्छ थ्री डेज मात्रै हुन्छ उम् होइन तपाईँले हामीलाई अघाडि कल गरेर भन्दा हुन्छ नि तपाईँले उम् थ्री डेज अराउन्ड थ्री डेज भित्रमा चाहिँ फर्काउनु पऱ्यो थ्री डेज फर्काएर फेरि तपाईँले त्यसको जुत्तामा अर्को लानु पाउँछ हामी क्यास चाहिँ रिटर्न गर्दैनौँ क्यास क्यास रिटर्न हुँदैन जुत्ता चाहिँ एकदम तपाईँले साट्दाखेरि चाहिँ हुन्छ उम् हुन्छ मलाई मलाई पे गरिदिनुहोस् न ल अन्त एड्रेस पनि सेन्ड गरिदिनुहोस् न हुन्छ हुन्छ थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू